अस्ति हजुरको जुन चाहिँ त्यो बाटाको छेउको दोकानबाट मैलोे जुन चाहिँ टिसर्ट लगेको थिएँ घरमा त्यो सेतो कलरको थियो र मूल्य चाहिँ हजुरकोबाट मैले सायद चार सौ मूल्यमा लगेको थिएँ यो एक हप्ताअघिको कुरा हो र आज पनि मैले त्यही टिसर्ट नै लगाइरहेको छु र एकदमै मलाई एकदमै मनपऱ्यो प्रथमतः कलर देख्दा पनि मलाई एकदमै रुचि लागेर मैले त्यो टिसर्ट किनेँ है र आज त्यसरी नै एक हप्ता भइसक्यो लगाएको र एकदमै मलाई है अहिलेसम्म त केही त्यस्तो नराम्रो कुरा त मैले देखिनँ है कलर उडेको यहाँ मैले एकपल्ट धोएँ पनि त्यसलाई है र